यी सबै ठाउँहरूभन्दा चाहिँ मलाई चाहिँ अब समुद्र नै मनपर्छ भनौँ न समुद्रको छाल है समुद्रको त्यो बेलुकाको जुन चाहिँ एउटा सुनौलो त्यो मजाको देख्ने जुन चाहिँ हुन्छ वा दृश्य त्यो नै खुबै राम्रो हुन्छ किनभने हाम म चाहिँ दिघा पनि गएको समुद्र घुम्नु भन्दा चाहिँ अन्त पुरी पनि हो त्यसको छालहरूको चाहिँ एउटा भिन्दै खाल्के एक्सपिरिएन्स हुन्छ र त मलाई समुद्र नै पुरै मनपर्छ